भाउजू मेरो अहिले वालेट छोडेको छ तपाईँको गाडीमा हो राखिदिनुहोस् म आउँदैछु नभए तपाईँ कहाँ हुनुहुन्छ मसँग कन्ट्याक्ट गर्नुहोस् न ल